तपाईँ ड्राइभर दाजु बोल्नु भएको हो मैले तपाईँले नै गाडी चलाउनु हुन्छ अरे भनेको सुनेको थिएँ मलाई अलिअलि घुम्ने रहर छ अनि कालेबुङमा घुम्ने ठाउँ के कस्तो छ होला नि हजुर हजुर घुम्नु त दुई तिन ठाउँ छ अँ मैले सुन्नु त सुनेको थिएँ डेलो छ त्यहाँ राम्रो छ भनेर त्यहाँ चाहिँ के केको अँ सुविधाहरू छ हेर्नको लागि के के राम्रो होला हजुर हजुर

हजुर स्विमिङ पुल कति टाढा छ नि जानु निकै टाइम लाग्छ होला हजुर डेलोदेखि पैँतालिस मिनट उता पन्बू पनि छ भनेको सुनेको थिएँ मैले त्यहाँ पनि राम्रो छ होला है हजुर हजुर हजुर सुन्नुहोस् न त्यो तपाईँले भन्नुभयो नि बिहीबारे बजार मतलब त्यसको चाहिँ के छ त्यहाँनिरी जम्मै अँ मिक्सम्याच बजार हो कि नेपाली बजार हो कि के भनेर बुझ्नु बिहिबारे बजार चाहिँ ए हजुर त्यसो भए म तपाईँलाई कल गरेर आउँछु नि त हुन्छ हुन् कल गरेर आउँछु नि ल